मेरो नाम प्रविना छेत्री हो र म जलपाइगुडी जिल्लाको बाग्राकोट भन्ने ठाउँमा बस्छु जलपाइगुडी जिल्लामा पर्ने जुनै पनि गाउँमा आर्थिक समस्या धेरै छन् किनभने यहाँको मान्छेहरू कमानमा काम गर्छ र उनीहरूले राम्रो राम्रो स्कुल हाल्नु सक्दैन नानीहरूलाई राम्रो राम्रो पढाउनु सक्दैन र राम्ररी राम्ररी खानु पनि सक्दैन यहाँको सबै मानिसहरू बगानमा काम गर्ने भएकोले उनीहरूको आर्थिक समस्यामा भई धेरै दुःखहरू पर्नेको छ सामाजिक व्यवहारमा आउँदाखेरि सामाजिक भन्दाखेरि यहाँ धेरै धेरै जातिका मानिसहरू बस्दा बस्ने गर्दछन् र यहाँका मानिसहरूलाई आफ्आफ्नो चाडबाडहरू मनाउन पनि एकदमै राम्रो प्रकारले गरेको छ यहाँ धेरै जातिको मान्छे बसेको हुनाको कारणले गर्दा सबै जातिहरू मिक्स भएकोले गर्दा हाँसीखुसी सबैजना बसी रहेको हुन्छन् वातावरण भन्दाखेरि वातावरणमा हामी जाँदाखेरि यहाँको सबै गाउँहरू एकदमै खुसी साथ बसेका जस्तो हामी देख्ने गर्छौँ र यहाँको कमानहरू एकदमै राम्रो प्रकारले चलिरहेको हुन्छ कतिमा दुःख आएको हुन्छ तर जतिसक्दो राम्रै चलाउने गरेको हुन्छ पूर्वधारको हिसाबले जिल्लालाई राम्रो बनाउन म के सुझाउ दिन्छु भन्दाखेरि चाहिँ कमानमा धेरै मैलाहरू फ्याँकेको हुन्छ रोडमा धेरै मैलाहरू फ्याँकेको हुन्छ र त्यो मैलाहरूलाई चाहिँ नफ्याँक्दिनु पर्ने हो खासै भनौँ भने चाहिँ पल्युसन जत्ति हुन्छ त्यति नै मान्छेहरू बिमारी हुँदै जान्छ जत्ति करप्सन हुन्छ त्यति नै मान्छे बिमार गरिब हुँदै जाँदैछ करप्सन बन्द गर्नुपर्छ र पल्युसनदेखि हामीले आफूले आफूलाई प्रिभेन्ट गर्नुपर्छ हामीले आफूलाई बचाउनुपर्छ किनभने प्रदूषणले धेरै मानिसलाई हानि पुर्याउँछ त्यसले हामीलाई बिमारी पनि पार्नुसक्छ अनि खेरि जब र कि जिल्लामा पर्ने हरेक गाउँको रोडको समस्या एकदमै बिग्रिएको छ किनभने रोडमा राम्रो रोड नभएको कारणले गर्दा जतिसक्दो एक्सिडेन्टहरू हुने चान्सेसहरू बेसी हुन्छ त्यस्तो दुर्घटनाहरू बेसी भएकोले गर्दाखेरि चाहिँ यहाँको रोडहरू राम्रो हुने ट्राई गर्नुपर्छ राम्रो बनाइदिनु पर्छ र यहाँको वातावरणलाई सफा राख्नुपर्छ